खेलकुदले चाहिँ मानिसहरूलाई एकै ठाउँमा ल्याउँछ यसको भन्नुको मतलब चाहिँ के हो भन्दा चाहिँ खेलकुद जुनै कुनै पनि खेलकुद होइन मा सबैजना टिम मेट्सहरू मिलेर एक अर्कालाई बुझेर होइन चाहिँ त्यो खेल्न पऱ्यो र जबसम्म एउटा टिमले एउटा प्लेयरले आफ्नो टिम मेटलाई बुझ्दैन तबसम्म त्यो गेम राम्रो हुँदैन र त्यो गेम मा जित्ने चान्सेस कम्ती हुन्छ र त्यो गेम हार्न पनि सक्छ होइन त्यही भएर आफ्नो टिममेट्सलाई बुझ्नु पऱ्यो आफ्नो टिम्मेट्सलाई रेसपेक्ट गर्न पऱ्यो उनीहरूसँग मिलेर र उनीहरूसँग जुन प्लानिङ गरेको छ त्यो अनुसार खेल्न पऱ्यो होइन र एउटा अर्को मुख्य कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ कुनै पनि गेममा हरेक प्लेयरले अनुशासनमा खेल्न पऱ्यो किनकि अनुशासन चाहिँ यस्तो कुरा हो जसले चाहिँ हामीलाई एउटा सक्षम प्लेयर होइन सक्षम प्लेयर बन्नमा एउटा सक्षम व्याक्ति बन्नमा सहायता गर्छ होइन अनुशासन चाहिँ हामी हामीलाई स्कुल जीवनदेखि नै हामलाई सिकउँदै आइरहेको हो र अनुशासन चाहिँ एउटा व्याक्तिमा छैन भने चाहिँ त्यो अनुशासन अनुशासन बिनाको व्याक्ति चाहिँ एउटा युजलेस हुन्छ मतलब त्यसको केही काम नै हुँदैन होइन र त्यसलाई त्यसमा अनुशासन हुन पऱ्यो होइन जसको कारणले चाहिँ त्यो गेमको रुल अनुसार खेल्न पऱ्यो होइन त्यो गेममा कुन कुन गर्न होइन के के गर्न सक्छ र के गर्न सक्दैन त्यो अनुसार खेल्न पऱ्यो र मेन कुरा चाहिँ के हो भन्दा चाहिँ आफ्नो टिम मेट्स आफ्नो प्लेयर्सहरूसँग मिलेर होइन आफ्नो प्लेयर्सहरूलाई जोस दिँदै होइन आफ्नो प्लेयर्सहरूलाई खेल्न प्रति इन्करेज गर्दै खेल्न पऱ्यो किनकि जबसम्म आफ्नो प्लेयर्सहरूको कुनै टाइममा होइन कुनै पनि म्याचमा इफ प्लेयरहरू अब कोही हार्दै गोइरहेको छ भने उनीहरू प्रेसरमा खेल्दै गरेको हुन्छ उनीहरूलाई त्यो समयमा इन्करेज गर्न पऱ्यो होइन जसको कारणले उनीहरूले फेरि पहिलाको प्लानिङमा पहिलाको स्ट्राटिजीमा खेल्न सकोस् होइन त्यो अनुसार खेलेपछि चाहिँ त्यो गेमलाई सजिलैसँगले जित्न होइन त्यो जित्न र त्यो लाई हामीले हासिल गर्न सक्छ होइन त्यो कुनै पनि कुरालाई हासिल गर्न सक्छ त्यही भएर सपोर्ट होइन यहाँनिर सपोर्ट अनि टिम वर्क होइन अन्त एक अर्कामा बुझ्न अनि एक अर्कालाई बुझ्न होइन त्यो अनि चाहिँ अनि चाहिँ अनुशासन यो चाहिँ एउटा खेलकुदको लागि चाहिँ एउटा मुख्य मुख्य र चाहिने सामग्रीहरू भन्दा पनि भयो होइन सामग्री हो यी छैन भने चाहिँ कुनै पनि खेलकुद एउटा राम्रो होइन राम्रो वेमा जान सक्दैन र त्यसलाई इफ त्यसमा यो कुराहरू छैन भने त्यो त्यसलाई खेलकुदै भन्दैन होइन किनकि कुनै पनि खेलकुदमा बिना टिम वर्क होइन बिना टिम वर्क र बिना डिसिप्लिन या फिर बिना अनुशासनको खेल्न सक्दैन होइन त्यही भएर अनुशासन अनुसार खेल्न पऱ्यो र डिसिप्लिन अनुशासनको अन्डर्स्ट्यानडिङ हरेक कुरा त्यो खेलकुदको प्लेयरहरूलाई हुन पऱ्यो